हाम्रो गाउँमा एउटा मौरे युनाइटेड क्लब छ जुन क्लबद्वारा हामी हरेक साल फुटबल टुर्नामेन्ट भयो क्रिकेट टुर्नामेन्ट भयो अनि पूजातिर हामी धेरै कम्पिटिसनहरू जस्तै कि डान्स कम्पिटिसन भयो डिबेट कम्पिटिसन सिङ्गिङ कम्पिटिसन ड्रामा कम्पिटिसन पेन्टिङ कम्पिटिसन ती चिजहरू हामी ती क्लबद्वारा हरेक साल राख्छौँ